मैले अस्ति फ्लिपकार्टबाट एउटा जुत्ता मगा जुत्ता र टोपी र गगल्स मना मगाएको थिएँ जुत्ता त मगाएको थिएँ सात नम्बर आएछ नौ नम्बर त्यो पनि कलर मैले जस्तो चुज गरेको थिएँ त्यस्तो कलर आएन रहेछ अलिकति ड्यामेज आएछ अनि चस्मा मगाएको थिएँ कालो चस्मा त ग्रिन ग्रिन आएछ त्यो पनि एउटा डन्ठा भाँचिइरहेको के हो हो मैले त बुझ्नै सकिनँ अनि क्याप त के हो सर्कल नभएर त अलिक बाङ्गो बाङ्गो थियो सिलाई पनि खत्रै थियो बुझ्नै सकिनँ नाइकीको मगाएको के आयो आयो त्यहाँ केही ट्यागै थिएन बुझ्नै साह्रो पर्यो के भएको भएको अलिक अब तपाईँले राम्रो पठाउनु पर्यो नि के पठाएको त्यो चाहिँ अब त्यसरी त अन्त तपाईँको त कम्पनी पनि डुब्छ त हौ के हौ अलिक राम्ररी पठाउनुहोस् न